अब भौगोलिक हिसाबले चाहिँ अब मान्नु पर्दाखेरि धेरै फरक छ होइन यहाँनेर समतल एरिया हो प्लेन्स हो होइन त्यसले गर्दाखेरि यहाँनेर धेरै गरम पनि हुन्छ होइन जस्तो अब यहाँनेर चाहिँ चिया बगानहरू छ है अन्त गुवाबारीहरू छ अन्त गुवा भन्छ सुपारीलाई गुवा भन्छ यता चाहिँ गुवाबारीहरू छ होइन अन्तखेरि अब चिया चिया कमान चाहिँ यहाँ सबभन्दा ठुलो चिया कमान चाहिँ यहाँनेर छ जलपाइगुडीमा छ पचास पर्सेन्ट जस्तो यहाँनेरको मानिसहरू चाहिँ चिया कमानमा निर्भर भएर बसेका छन् है अन्तखेरि अब अब चियामा कुरा गर्नु पर्दाखेरि चाहिँ जस्तो अब माथि दार्जिलिङको चिया चाहिँ अब बिस् विश्वमा नै प्रख्यात छ होइन त्यसले गर्दाखेरि अब फेरि त्यहाँको मौसम पनि कस्तो हुन्छ भन्दाखेरि अब जस्तो जाडो मौसम होइन ठन्डा शीतल हुन्छ प्लेन्स अब प्लेन्सभन्दा दार्जिलिङतिर होइन अब हिल्सतिर त्यसको अब कम्पेरिजनमा चाहिँ यहाँनेर चाहिँ पुरा गरम छ है अन्तखेरि अब दुई महिना मात्र यहाँनेर चाहिँ ठन्डा लाग्छ होइन अरू बेला सधैँ नै यहाँनेर त वर्षभरि नै गरम हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब भिन्न छ